अब सहरको केटीहरू नै बस्तीको केटाहरूसित गइरहेको हुन्छ कोही कोही त अब मलाई चाहिँ यस्तो लाग्छ कि अब केटीहरूले सहरको मात्रै हेर्दैन केटा र केटीको मन मिल्यो भने जहीँ पनि गएर उनीहरू बसेर परिवार पाल्न सक्छ मलाई चाहिँ यस्तो लाग्छ